नेपाली भाषा इतिहासमा अन्य भाषासँग यसप्रकारले मिल्दोजुल्दो भाषा भएर यो जोडिन पुगेको छ जस्तै नेपाली भाषालाई अन्य भाषाले किन मान्यता दिन्छन् भने नेपाली भाषा संस्कृतिको प्रादुर्भाव हो यसकारणले गर्दाखेरि संस्कृत भाषा र हिन्दी भाषासँग मिल्दोजुल्दो शब्द र अक्षरहरू वाक्यहरू सबै सबै मिल्दोजुल्दो भएको कारणले गर्दा नेपाली भाषालाई पनि यस देशमा